नेपाली भाषामा मानिसहरूले आफ्नो सांस्कृतिक परम्परा परम्परा मनाउँछन् उनीहरूले आफ्नो सालमा अलिक मा मानिसहरूले आफ्नो आफ्नो परम्परा अनुसार सालसालमा पूजाहरू गर्ने गर्छन् उनीहरूले पूजाहरूमा आफ्नो आफ्नो चाहिने जस्तै राईहरूको चिन्डोहरू भयो यस्तो जाँडहरू त्यस्तोहरू गर्छन् सुब्बाहरूले पनि आफ्नै धान मकैहरू चढाउने चढाउने गर्छन् र कहिले औसीँ पुर् पूर्णेहरूमा ठुलो ठुलो पूजा लगाउँछन् जसमा मानिस उनीहरूले आफ्नो आफ्नो ठुल ठुलो पूजा गरेर आफ्नो आफ्नो भेषभूषाहरू लगाउँछन् ज ढाकाको साडीहरू भयो चौबन्दी चोलीहरू त्यस्तै लगाएर भव मान्ने रूपमा आफ्नो आफ्नो पूजा गर्छन् र त्यसमा कति मानिसहरू नाचगान गरेर ठुलो पूजाहरू गर्छन् अनि

अनि सुब्बाहरूको पनि हुन्छ मङखिम ठुलो मन्दिरहरू बनाएको हुन्छन् उनीहरूले पनि मङ माङखिममा गएर धान दालहरू यस्तो जस्तै कोदोहरू चढाउने गर्छन्